हेलो हजुर ए यहाँ जाडोले बसिरहेको छौँ हौ हामी फुर्सतै छ भन्नुहोस् न हुन्छ हुन्छ तपाईँ कहाँ हुनुहुन्छ

ए हुन्छ म आउँदैछु एकैछिन ल हजुर

हजुर

ए हजुर त्यही त अस्ति पनि तपाईँले भनेको ठ्याक्कै मिल्ने रहेछ अब अहिले जाडोको मौसम छ है अनि ट्रेनको ढिलाइ लेट हो अनि मौसम मौसमअनुसारै अब ट्रे यात्रा पनि गर्नुपर्यो नि अब म जाडोको बिहान नि अब तपाईँ बिहानै हिँड्नु भयो भनेदेखि जाडोमा चिसोमा बसेर ट्रेन लेट हुन्छ के हुन्छ अब हिँड्नु असुविधै हुन्छ भिडभाड हुन्छ हो अन्त म पनि अस्ति यात्रा गरेको त्यस्तै भयो क्या अन्त म त्यस्तो ट्रेनमा चाहिँ अहिले यात्रा गर्नु एकदम असुविधा लाग्नु लाग्छ क्या

हजुर

हजुर

ए हजुर त्यही त बिहान त छ तर अब त्यो टाइममा पुग्दैन त्यही हो अहिले त ट्रेनमा त मुस्किल हुन्छौ बस्नु यात्रा गर्नु है बरु गाडीतिरै ग़यो भने त तपाईँ छिटो पुग्नुहुन्छ अब अहिले त्यो के भन्छ जाडोमा तपाईँको बिहान पनि एकदम ढिलो घाम लाग्छ घाम पनि निक्लिन्दैन छिटो है अन्त त्यसले गर्दाखेरि चिसोमा गएर ट्रेनमा यात्रा गर्नु अलिक मुस्किलै पर्छ

हजुर

हजुर उम् पुग्नुपर्ने रहेछ